म चाहिँ गर्ल्स हाइ स्कुल पढ्छु होइन अब मेरो म चाहिँ आर्ट्स हो स्ट्रिम चाहिँ मेरो अन्त अब आर्ट्स साइन्स है अब कमर्स एग्रिकलचर हेरिहेरि हुन्छ अब आफ्नो आफ्नो आफूलाई जे मन पर्छ अब त्यही